अब यो जुन चाहिँ अब बागबानी विषय लिएर फलफुलहरू विषय थियो र चाहिँ अब त्यो घर वरिपरि फुलहरू लगाउनु फलहरू लगाउनु घरको लागि राम्रो पनि हो है फेरि अब फुलहरू चाहिँ बेसी चाहिँ हामी पूजाआजामा चाहिँ अब प्रत्येक दिनै चलाउँछौँ त्यसले गर्दा चाहिँ हामीलाई त्यो फुल चाहिँ अति आवश्यक छ हो त्यहाँदेखि बारीमा छ अम्बकहरू छ आरुहरू चाहिँ छैन अम्बकहरू छ हो त्यो पनि लगाएको छु त्यति राम्रो चाहिँ अब हुँदैन रहेछ भएको छैन र अरू त के भन्नु र अब